हेलो मैले अर्डर गरेको थिएँ कि कलर मलाई मनपरेन हो अन्त यो म फर्काएर अर्को लिन्छु अन्त मेरो नम्बर वान टू थ्री फोर फाइभ